म धेरै दिनको लागि मेरो पढाईको कामले मेरो युनिभर्सिटीहरूमा पढाई यथावत राख्नको लागि म मेरो बिरुवाहरू घरमै छोडेर हिँड्नुपर्ने हुन्छ त्यसबेला चाहिँ म बिरुवालाई सकेसम्म म एकपल्ट राम्रो मलहरू माटोहरू थपेर म निस्किने गर्छु घरबाट तर म घरको मान्छेहरू मेरो दाजु भाउजूलाई बेला बेलामा पानी हालिदिने आग्रह पनि गर्छु र त्यसलाई म चर्को घाममा नपरोस् भनेर शितलमा आधा फुलहरू सेडमा राखेर त्यसलाई सकेसम्म घाम कम्ति भेट्ने अनि शितलमा राख्ने गर्छु त्यसो गर्दा चाहिँ फुलहरु डढ्ने सम्भावना धेरै कम्ति हुन्छ म नहुँदा घरमा म केही समयको लागि नहुँदा चाहिँ मेरो आप्पा दाजु भाउजूले स्याहार सुसार गरिदिने काम गर्छ विशेष गरी पानी हालिदिने काम गर्छ